राष्ट्रिय वा अन्तराष्ट्रिय स्तरमा हुने कुनै प्रतियोगितामा मैले अहिलेसम्म भाग त लिएको छुइनँ तर पनि अबबो मैले स्कुलमा सानो सानो चित्रहरू बनाउँदा चाहिँ मेरो टिचरहरूले भन्यो कि अब अझै गर्नु राम्रो हुन्छ भनेर त्योबाट मैले अझै अबबो सिक्दै गए अझै राम्रो राम्रो पेन्टिङ्सहरू बनाउँदै गए त्यसको बादमा अन्त म जब कलेज पुगेँ कलेज पुग्दा पनि अब मैले सानो कलेजकै कम्पिटिसनहरूमा पार्टिसिपेट गर्दा चाहिँ मलाई त्यतिबेला पनि भन्यो कि राम्रो राम्रो गर्दोरहेछ भनेर अन्त मैले त्यो गर्दा अनुभव मेरो के छ भन्दामा चाहिँ अब सबैको पेन्टिङ स्टाइल डिफिरेन्ट डिफिरेन्ट हुन्छ भिन्दै भिन्दै हुन्छ होइन अन्त त्योबाट चाहिँ मैले अब मैले अरू पेन्टिङ अब जस्तो वाटर कलर पेन्टिङ भयो क्यान्भस पेन्टिङ भयो कसैले स्केच मात्रै गर्छ मैले त्यो अरू नै पेन्टिङ्सहरूमा पनि अब मैले सिक्नु चाहन्छु म अन्त मलाई चाहिँअब क्यान्भस पेन्टिङ मात्रै गर्छु म तर अब मलाई अब फ्युचरमा अब अगाडि गएर चाहिँ मलाई अझै नयाँ नयाँ पेन्टिङ्सहरू सिक्नु मन छ मलाई स्केच गर्नु मनपर्छ अन्त मैले अब चान्स पायो भने म कुनै प्रतियोगितामा अब भविष्यमा भाग लिनु चाहिँ चाहन्छु